मेरो घरमा चाहिँ व्यवसायको निम्ति जनावरहरूमा नाम लिन पर्दा गाई बाख्रा कुखुरा सुँगुर माछा यति चाहिँ व्यवसायको निम्ति छ अनि यसलाई चाहिँ सबै खुवाउनु पिलाउनु घाँस काट्नु दाना कुँढो बनाएर दिनु खोर सफा गर्नु गोठ सफा गर्नुदेखि लिएर सबै नै मेरो परिवारबाट आमाहरूले गर्नुहुन्छ र यसलाई चाहिँ हेरचाह गर्नु पर्दाखेरि चाहिँ यसलाई चाहिँ यसको खोर चाहिँ सधैँ सफा राख्नुपर्ने हुन्छ सफा राखेन भने चाहिँ उनीहरूको त्यो जिउमा टास्सेको मैलाले त्यहीँबाट उनीहरूलाई घाउ हुने जस्ता देखिन्छ अनि गाईलाई पनि सफा राखेन भने चाहिँ झिँगा भुसुना डाँठजस्ता आदि किराहरूले टोक्ने त्यहीँबाट घाउ बनिने झिँगाले अङ्स पार्ने जस्ता देखिन्छ गाईहरूलाई पनि त्यस्तो समस्या भएको देखिन्छ अनि